मोटर एजेन्सीको भाइ बोलेको हो मैले दार्जिलिङबाट आज कालिम्पोङ जानु पर्ने थियो है मैले अब टिकट काउन्टरमा अघि नै मैले काटिसकेको छु तर गाडी त ठिक रहेन रहेछ त्यसको हर्नहरू राम्रो छैन पङ्चरहरू हुने डर पनि रहेछ है किन तपाईँहरूले यस्तो खालको गर्नुु भएको यसको लागि चाहिँ मलाई है अब नराम्रो लाग्यो किन मैले फुल पैसा तिरेर चाहिँ त्यो गाडीमा बसेको थिएँ तर गाडीको सिटहरू पनि च्यातिएको ओरेको रहेछ है यसको लागि चाहिँ म अब तपाईँहरूलाई दुखेसो प्रकट गर्दछु